हेलो हजुर हजुर तपाईँ आउनुभयो भने दुई तिन दिनको लागि आएर बसेर घुम्नुभएको भए चाहिँ राम्रो हुन्छ यहाँ हिस्टोरीकल मेनोमेन्ट हेर्नु भन्नुहुन्छ भने यहाँनिर त अरू त के र नि के अरे यहाँ दुर्पिनमा चाहिँ गुम्बा छ सबैभन्दा पुरानो गुम्बा अनि गल्फ ग्राउन्ड आर्मीको गल्फ ग्राउन्डहरू छ त्यतातिर अनि यहाँ मङ्गल धाम अन्त मदर टेरेसाको यहाँनिर त्यहाँ तल चर्च त्यहाँनिर छ नानीहरू राख्ने छ त्यहाँनिर अनि यहाँ के अरे सबैभन्दा पुरानो चर्च म्याकफर्लेन कि के भन्ने भन्ने एउटा चर्च पनि छ त्यो छ एउटा अनि यहाँ डेलोमा छ साइन्स सिटी अनि डेलोको एरियामा त्यहाँ ग्लाइड पनि गर्नेहरू त्यहाँनिर छ लाभा छ एउटा घुम्ने ठाउँ अनि यहाँ तिरपाईमा पनि पुरानो एउटा के अरे ऊ यो गुम्बा छ त्यहाँनिर एउटा केभ पनि छ सायद त्यो एउटा गुफा जस्तोमा चाहिँ उहिले मङ्गल दास गुरुजी पनि त्यहाँ आएर गुफा बस्नुभएको अरे त्यहाँ गुफा बस्ने एउटा सानो गुफा पनि छ अनि यहाँ अरू चाहिँ यहाँ घुम्ने लायकको चाहिँ यहाँ रेली छ त्यहाँनिर स्विमिङ पुलहरू छ अनि अहिले यहाँनिर फेरि यहाँ हजुर हजुर अँ एकदिन त तपाईँलाई यहाँ कालिम्पोङ वरिपरि घुम्नै लाग्छ त्यहाँनिर लाभामा छ गुम्बा एकदमै नामी गुम्बा त्यहाँ उहिले उहिलेको गुम्बा छ लाभामा त्यो छ एउटा अँ त्यहाँनिर हेर्नुभयो भने चाहिँ अनि यता कफेरहरू यतातिर गएर त्यहाँनिर अहिले त राम्रो राम्रो कटेजहरू बनाएको छ त्यहाँ बसे पनि बस्नुभयो भने लाभामा त्यहाँ बस्नुभयो भने चाहिँ सनराइजहरू यसो हेर्नुहुन्छ त्यसले गर्दा तपाईँ दुई दिन तिन दिनको प्रोग्राम लिएर चाहिँ आउनुहोस् न नत्र त नाइट हल्ट गरेन भने सनराइजहरू ए

तपाईँलाई व्हाट्सएप्प गरेर यो घुम्ने ठाउँहरू जति पनि छ नि यो सबै तपाईँलाई व्हाट्सएप्प गरेर पठाइदिन्छु नि त त्यसो गर्दाखेरि चाहिँ तपाईँलाई टाइम टेबल मिलाउनु हजुर अनि कहाँ कहाँ के छ यो सबै अझै म राम्रोसँगले तपाईँलाई व्हाट्सएप्प गरिदिन्छु नि त हुन्छ हुन्छ होला हुन्छ हवस् हवस् हवस्